हेलो नमस्कार सर कस्तो हुनुहुन्छ हजुर ठिकै छु हजुर अलिकति बिसञ्चो भयो कि अनि नि सर एकदुई दिन नआउँ भनेर नि

त्यही त होइन यो पालि यिनीहरूको एक्जाम पनि अलिकति अगाडि रहेछ सो त्यसले गर्दाखेरि अब लास्ट यर त हामीले एकदमै धुमधाम प्रकारले गरेको थियौँ अँ यो पालि त सायद त्यस्तो हुँदैन के के कहाँ के के चाहिँ गर्ने अब रिपब्लिक डेमा त्यहीअन्सारले चाहिँ अब गर्नुपऱ्यो हजुर ए हजुर हजुर हजुर हजुर हजुर सर के के चाहिँ गराउने हजुर त्यही गराउनु चाहिँ के के गराउने भनेर नि हजुर हजुर हजुर यो मार्सपास्टहरू राख्ने हो हजुर हजुर त्यस्तो गर्दा पनि हुन्छ हुनु चाहिँ तर अब नानीहरूको पनि अब नानीहरू फेरि एकताल छुट्टीमा गयोपछि यिनीहरू फर्केर आउँदैन सो त्यसले गर्दाखेरि हामीले यिनीहरूलाई पहिलादेखि नै अहिलेदेखि नै अलिअलि गर्दै सिकाउँदै गर्नुपर्ने रहेछ त्यसो भने ए होइन त होइन म खासमा यो सोच्नु चाहिँ सोच्दैथेँ अस्तिदेखि नै तर यही बिमार भएकोले गर्दा म अहिले एकदुई दिन स्कुल आएको छुइनँ तर गर्नु त पर्छै अब सधैँ गरेकै हो गर्नु त पर्छ भनेर सोचिरहेको हुन्छ हुन्छ म स्कुल आएर एकताल यो हामी कमिटी बात गर्छौँ नि यो बारे त्यहाँदेखि यदि सबैको उयो भयोपछि हामी स्टार्ट गरौँ प्रेक्टिस गर्ने हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ सर भोलि भेटौँ